हेलो रितिका मिस ए ठिकै हुनुहुन्छ त्यो तपाईँलाई हाम्रो रिपब्लिक डे सेलिब्रेसनको बारे लिएर कल गरेको थिएँ हो हजुर ए हजुर होइन नानीहरूलाई यसो पेट्रियोटिक सङहरूतिर डान्सहरू सिकाउनुपर्ने एउटा ड्रिल पनि सिकाउनु भनेको हो अन्त एउटा ड्रामा पनि सिकाउनु भनेको एकदम आँसु झर्ने ड्रामा हुन्छ नि पेट्रियोटिक गीतमै त्यही अब सङ सेलेक्सनहरू गर्नुपर्ने हो म अब एक्लै डिसिजन लिँदाखेरि चाहिँ मलाई साह्रो पऱ्यो तपाईँ नै भनिदिनुहोस् न कुन चाहिँ गीतमा सिकाउँदाखेरि ठिक हुन्छ होला डान्स चहिँ हजुर हजुर हजुर हजुर यस्तो गरौँ है क्लास टेनको स्टुडेन्टहरूलाई चाहिँ भोलिन्टियर बनाएर सबै जिम्माहरू उनीहरूलाई दिनपर्छ होला हो होइन अन्त हजुर अन्त स्कुल फन्डबाट जुन चाहिँ पैसा आउँदैछ हो त्यो पैसाले चाहिँ यसो हामी उ त्यो गर्नपर्छ होला हो त्यो पैसाले चाहिँ प्याकेट लन्चहरू है प्याकेट लन्चहरू चाहिँ के के गुड होला जसै पनि त्यो त रेन्टमा लिँदा भइहाल्छ होला कि ड्रेसहरू त त्यही कलेक्सन चाहिँ सबैकोबाट क्लास फाइभदेखि उँभो चाहिँ वान फिफ्टी गरिदिउँ क्लास फाइभदेखि तल चाहिँ हन्ड्रेड गरिदिउँ न है पुग्छ होला नि स्कुल फन्डबाट पनि पैसा आउँछ आउन त हजुर हजुर हजुर हजुर हजुर एन्करिङ चाहिँ कसलाई गराउन पर्ने होला यस सालको प्रोग्राममा हजुर हजुर उसलाई भन्नपर्छ होला हो अनि योपालि चाहिँ मैले यस्तो सोचेको थिएँ हो फङ्सनको स्टार्टिङमा चाहिँ केटाकेटीहरूलाई रिपब्लिक डेको बारेमा चाहिँ हल्का इन्फर्मेसन दिएर के भएको थियो किन इम्पोर्टेन्ट छ रिपब्लिक डे त्यो सब बारे चाहिँ अलिक जानकारी दिएर चाहिँ हाम्रो यो स्टार्ट गराउने एउटा मेरो इच्छा थियो कि अँ हो त्यसरी गर्नुपर्छ होला है हजुर हजुर हजुर हजुर प्रोग्राम लिस्टहरू पनि बनाउनपर्ने छ होइन तपाईँले तपाईँ चाहिँ एउटा हेल्प गरिदिनुहोस् न मेरो हजुर हुन्छ हुन्छ त्यो त मैले सिकाइहाल्छु सिकाउनु त हो यसो तर तपाईँ पनि हेल्प गरिदिनुहोस् न केटाकेटीहरू सेलेक्सन गर्नको लागि चाहिँ है सिकाइ दिनुहोस् न है सघाइ दिनुहोस् मलाई हुन्छ मिस अब त्यसोभए भोलि भेटेरै बात गरौँ न है हजुर हुन्छ हुन्छ हुन्छ मिस बाइ बाइ मिस